मैले चाहिँ कालिम्पोङको दिल्ली स्टोरबाट चाहिँ स्निकर्स जुत्ता किनेको थिएँ र त्यो जुत्ताको चाहिँ क्वालिटी पनि राम्रो थिएन सोल पनि बिग्रिसकेको थियो र एकपल्ट पानीमा धुँदा पनि कलर पनि फेड हुनेथियो र यो चाहिँ मेरो जुत्ता किन्दाको नराम्रो एपिरियन्स भयो